हामी दसैँको टिका टिका लाउछौँ अन्त त्यहाँदेखिको टिका लगाएर ठुलोकोबाट आशिर्वाद थाप्छौँ त्यहाँदेखि भएन जमारा लाउँछौँ जमरा लगाएर चाहिँ हाम्रो दसैँ मान्छ अन्त त्यहाँदेखिको साउन महिनामा चाहिँ हामी अब मन्दिर जान्छौँ मन्दिरमा गएर शङ्खर भगवानको पुजा गर्छौँ धाराबाट पानी लगेर साउन महिनामा अब त्यसरी हामी चाहिँ मनाउँछौँ